दादा ए म बजारमा थिएँ कि टिभी देखेँ कि टिभी किन्नु भनेको हो पैसा त छैन नि तपाईँले सेन्ड गरिदिनु न भनेको नि त्यहाँ माथि त्यो उयो छ नि हौ त्यो साठी सिढीको उकालो छ नि एउटा त्यो दोकान त्यो ठुलो दोकानमा टिभीहरू राख्ने त्यहाँनिर हेरेको थिएँ नि त कि सेल लागिरहेको रहेछ वान लाख फिफ्टी थाउजन्डको टिभी चाहिँ सेभेन्टी थाउजेन्डमै रहेछ नि त सेभेन्टी थाउजन्डमा पाउने रहेछ नि त वान लाख फिफ्टी थाउजन्डको अब कोही बेला पाहुनाहरू आउँदाखेरि दसैँहरूतिर उयो हुन्छ भनेर हौ मान्छेहरूको त्यो सिटिङ रुममा राखिकिन चाहिँ हेर्नु लागि अँ स्मार्ट टिभी फोनमै जोडिकन हेर्दा पनि हुने फोनमै जोडेर हेर्दा पनि हुने युट्युबहरू हेर्दा पनि हुने फिचरहरू त सोधेको छुइनँ नि तपाईँ कहाँनिर हुनुहुन्छ आउनु न सोधिकिन बात गर्नुपर्छ नि कहाँ छ काम चाहिँ कहाँ गर्नुभएको छ

सोनी स्यामसङको पनि रहेछ कि तर अलिक महँगो रहेछ नि त त्यो वान लाख ट्वेन्टी थाउजन्ड भन्दै थियो त्यो त झन् दामी छ नि सस्तो सस्तो चाहिँ कुन चाहिँ भन्नु अब सस्तो अँ सस्तो पनि रहेछ तर यो पुरानो जमानाको हो नि हौ सस्तो त कति पेनोरमाको रहेछ हौ नाइन्टी थाउजन्डको तिनवटामा त मैले तो फर्स्ट भनेको राम्रो लाग्यो नि सोनीको किनभने वान लाख ट्वेन्टी थाउजन्डको सेभेन्टी थाउजन्डमा पायो भने अन्त राम्रो होइन त्यो त्यही त सेलमा त वान टुवे वान ट्वेन्टी रहेछ अन्त सेलमा चाहिँ तपाईँलाई सेभेन्टी थाउजन्डमा नै दिँदैरहेछ नि त अरू त्योसित चाहिँ तपाईँले फ्रीमा सेटटप बक्स पनि पाउँदोरहेछ हो अन्त रिमोट पायो पायो हो त्यो

हजुर अब त्यहीँ राख्नुपर्छ नि भइहाल्छ नि पापा र आमाको रुममा राख्दा पनि त भइहाल्छ नि त्यही त सेभेन्टी थाउजन्डै भनेको भनेकै छ हौ मलाई त्यसै जिपे गरिदिनु न मेरो नम्बरमा हुन्छ सेभेन्टी